मलाई कुनै पनि किताबले त्यस्तो चाहिँ रुवाएको छैन तर अन्त यसमा चाहिँ मलाई एकदमै केही ज्ञान छैन कस्तो हुन्छ भनेर